हेलो हजुर हजुर भन्नुहोस् को बोल्नुभएको हजुर ए हो त भाइ हजुर हो त ए हजुर हजुर मेरोमा त भाइ अहिले आज चाहिँ मेरोमा चार किसिमको छ पङ्कज छ है पङ्कज छ तपाईँको दुई सय रुपियाँ केजी अन्त रहु छ भाइको तपाईँको भाइलाई भनेर तिन सय रुपियाँ केजी कत्ला पनि छ त्यो चार सय रुपियाँ केजी छ बाटा पनि छ डेढ सय रुपियाँ केजी छ भाइलाई चाहिँ कुन चाहिँ चाहिएको हो है हजुर हजुर भाइ कत्लेको चाहिँ तपाईँ कत्लाको चाहिँ चार सय रुपियाँ केजी छ हौ भाइ हजुर ए एकदम भाइ लोकल हो फ्रेस हो आज नै तपाईँको त्यो उसबाट लिएर आएको हो हाम्रो दुवाबाट लिएर आएको हो अन्त यो चाहिँ त्यही भएर अब लोकल भएर पनि अब चार सय रुपियाँ केजी हो फ्रेस छ भाइले हेर्नु सक्छ भाइ चाहिँ कहाँबाट बोल्नु भएको र कति जस्तो चाहिएको होला नि ए हजुर हजुर हजुर ए हजुर हजुर हजुर कति जस्तो कति जस्तो चाहिएको थियो भाइ

हजुर हजुर आहा ठिकै हो ठिकै हो ठिकै हो हो नि भाइ अब हाम्रो डेली कस्टमर हो अब भाइ यस्तो छ हाम्रोमा चाहिँ चार सय रुपियाँ केजी है भाइलाई अब दुई केजी चाहिन्छ भने ठिकै छ म अब भाइलाई साढे तीन सयसम्म चाहिँ म गर्न सक्छु हजुर म अब भाइलाई पठाइदिनु पर्ने कि भाइ आउनुहुन्छ मै आउँ ए हुन्छ ए हुन्छ भाइ हुन्छ दुई केजी पठाइदिनु भाइ पिस कस्तो नर् ठिकैको पारदिनु होला है ए हुन्छ हुन्छ हुन्छ हुन्छ भाइ ल हुन्छ म भाइलाई पठाइदिँदैछु ल हजुर हजुर साँढे तीन सय हजुर हुन्छ हुन्छ भाइ